नेपाली भाषाको इतिहास के हो भन्नु पर्दाखेरि गोर्खा भाषा वा खस भाषा पनि भनिन्थ्यो अहिले आएर हाम्रो नेपाली भाषा धेरै कुरामा चलचित्र छ